सर्वप्रथम नेपाली भाषा भन्नु बित्तिकै माया लागेर आउँछ किनभने यो मेरो मात्र नभएर हामी सम्पूर्ण पाहाडवासीको यो मातृभाषा हो र हामी यो नेपाली भाषा जन्मिँदादेखि नै आफ्नो आन्तरिक हृदयबाट नै लिएर आएको हुन्छ र पहिलो हामीले शब्द बोल्छौँ त्यो आमा हुन्छ र हामीले जब हामी बड्दै जान्छौँ नेपाली भाषालाई हामीले मात्रादेखि जुन मात्रा अ आदेखि लिएर क ख ग घदेखि लिएर अक्षर अक्षरदेखि लिएर शब्द शब्ददेखि लिएर हामीले सिक्दै आउँछौँ यो भाषालाई हामीले कक्षा एकदेखि कलेजसम्म नै नेपाली भाषालाई साथमा लिएर हिँड्छौँ र नेपाली भाषालाई हामीले सधैँ माया गर्नु पर्छ र नेपाली भाषालाई हामीले बढाउँदै बढाउँदै यसको बढाउँदै लानुपर्छ यसलाई उच्च स्थानमा लगेर हामीले आफ्नो भाषालाई सधैँ अमर बनाउनु पर्छ यो भाषालाई हामीले हाम्रो पाठ्य पुस्तकमा पाउँछौँ हामीले यो नेपाली पत्र पत्रिकामा पाउँछौँ हामीले विभिन्न साहित्य जस्तै कथा भयो कविता भयो उपन्यास भयो होइन यसरी हामीले यो नेपाली भाषालाई धेरै कुराहरूमा समेट्न सक्छौँ जुन भाषालाई भारतको सबै ठाउँमा फैलाउन सकौँ र देश विदेशमा नेपाली भाषालाई धेरै माया गर्ने व्यक्तित्वहरू हामी पाउँछौँ र यहाँ मात्र नभएर हामी बाहिर बसेका विदेशमा बसेका नेपाली भाषी व्यक्तित्वहरूले त्यहीँबाट साहित्यलाई माया गरेर कथा कविता लेख्छन् र त्यहीँ प्रकाशित गरेर यहाँ ल्याएर यहाँ ल्याएर के भन्छ नेपालीमा तपाईँको विस्मरण संस्मरण गर्छन् र यसलाई यहाँ ल्याएर अझै बृहत् रूपमा छाप छापा घरमा छापेर यसलाई घर घरमा सहित्यलाई माया गरेर डोहोऱ्याएर यसलाई माथि पुऱ्याउँछन् जसरी हामीले साना हुँदा आबाट आमा कबाट कमल खबाट खरायो भन्दै पढ्छौँ त्यसरी नै हामीले नेपाली भाषालाई माथि माथि माथि माथि लगेर माया गरेर यसलाई अझ बढी स्तरमा हामीले धेरै आफ्नो ठाउँमा मात्र नभएर अरू ठाउँहरूमा पनि प्रसार गर्नुपर्छ जसरी धर्मावालाले धर्महरू प्रचार गर्छन् धर्महरू प्रचार गर्छन् जिजस क्राइस्टको धर्महरू घर घरमा गएर प्रसारण गर्छन् हामीले पनि नेपाली भाषालाई त्यसरी नै घर घरमा गएर नानीहरूलाई पुस्तकको रूपमा दिएर हामीले आफ्नो भाषा विस्तृत बढाउनु पर्छ र सबै नेपाली भाषी भएर हामी नेपाली भाषालाई यसरी प्रयोग गरिरहनु पर्छ गर्नु पर्छ